बहिनी तपाईँको घर चाहिँ कहाँनिर हो अनि तपाईँको घर चाहिँ कालिम्पोङ टाउनदेखि कति किलोमीटर टाढो जस्तो पर्छ होला है यहाँनिर कालिम्पोङमा चाहिँ तपाईँ कहाँनिर बस्नुहुँदैछ अनि केको लागि बस्नुभएको अब स्कुल कलेज केही गर्नु हुँदैछ कि होइन अरू केही प्रोफेस्नल कोर्सहरू गर्नुहुँदैछ कि भनि दिनुहोस् न मेरो घर चाहिँ गितडाब्लिङ हो र यो कालिम्पोङदेखि चाहिँ बिस पच्चीस किलोमीटर टाढो होला अनि म चाहिँ यहाँनिर कुमुदिनी स्कुलदेखि तल्लोपट्टि लेप्चा होस्टेलमा बस्छु र अहिले फिलहाल चाहिँ म यहाँनिर कम्प्युटर क्लास गर्दै त्यतिकै बसिराखेको छु